फुल रोप्नको लागि चाहिँ पहिला अब फुल रोप्नका लागि अगाडि घाँसहरू छ भने त्यसलाई काट्नुको लागि हँसिया चाहिन्छ त्यस पछि त्यति गरे पछि बारी खन् त्यो माटो मलिलो बनाउनको लागि खन्नु पर्यो त्यसको लागि चाहिँ काँटाहरू चाहिन्छ र काँटाले खनेर मजाले माटोलाई सबै मलिलो पार्न पर्यो त्यस पछि चाहिँ फुलले र फुल ए मलहरू लगाउनु पर्छ र मल उघा मलहरू उघाउनुको लागि पनि काँटाहरू नै चाहिन्छ त्यो लगाए पछि चाहिँ मजाले फुल रोप्नु पर्यो फुल रोपी सके पछि पनि त्यसलाई टाइममा पानी दिनु पर्यो र फुल रोपी सकेर फेरि झारहरू आउँछ त्यसलाई पनि तान्नु पर्यो र टाइम टाइममा त्यसलाई मलहरू पनि लगाउनु पर्छ पानीहरू पनि टाइम टाइममा दिँदै गर्नु पर्छ अनि त्यसलाई घाम पानी सबै भेट्यो भने मल जल भेट्यो भने चाहिँ त्यो फुल एकदम राम्रो हुन्छ र ती फुल रोप्नका लागि पनि धेरै प्रकारको सामानहरू चाहिँ लाग्छ जस्तै घाँस काट्नको लागि हँसिया बारी खन्नको लागि कुटे त्यस पछि गोडनु पर्यो मल उघाउनको लागि पनि काँटाहरू लाग्छ एकदम बारी चाम्रो छ भने चाहिँ यो त्यो झ्याम्पलले चाहिँं त्यसलाई खन्नु पर्यो ए खन्नु पल्टाउनु पर्यो त्यस पछि कुटेले खन्नु पर्छ त्यही भएर धेरै प्रकारको सामानहरू चाहिन्छ फुल रोप्नको लागि पनि त्यति मजाले सबै भए पछि भयो मिल्यो भने चाहिँ फुल राम्रो हुन्छ र धेरै प्रकारको सामानहरू पनि प्रयोग गर्नु सकिन्छ हामीले